हामी बर्खामा धान लगाउँछौँ धान हामी पहिला बिजन छर्छौँ बिजन छरेर त्यसलाई एक महिना जतिमा बिजन रेडी हुन्छ बिजन रेडी भएपछि हामी धान रोप्ने जमिनलाई तयारी पार्छौँ धान रोप्ने जमिनमा हामी पानी लगाउँछौँ हलो लगाएर त्यसलाई हिलो बनाउँछौँ त्यहाँबाट बिजन उखालेर रेडी भइसकेपछि बिजन उखालेर बिजनको त्यो हिलोलाई फेदमा भएको हिलोलाई धोएर राख्छौँ अनि ताकि रोप्नमा हामीलाई सजिलो होस् भनेर अनि हिलोमा हामी धान रोप्छौँ धान रोपिसकेपछि त्यसपछि हामी तोरी लगाउँछौँ तोरी हिउँदे बालीमा तोरी लगाउँछौँ तोरी तोरीलाई हामी त्यसरी नै छर्छौँ बाक्लो भएको खन्डमा अलिक पातलो बनाउनको लागि उखाल्छौँ उखालेर पातलो छोडदिन्छौँ ताकि राम्रो फसल दियोस् भनेर तोरी पश्चात हामी मकैलाई लगाउँछौँ